मैले एउटा प्यान्ट किनेको थिएँ कि त्यो एउटा बहिनीको स्टलबाट त्यो प्यान्ट चाहिँं जिन्स पनि होइन कटराई टाइपको थियो अनि दुइपट्टि पकेट भएको कि मलाई पुरा मन पनि पऱ्यो अनि लगाएर हेरेँ लगाएर हेर्दाखेरि कस्तो राम्रो कम एकदम कम्फर्टेबल लाग्यो अनि लगाएर यता उता पनि गएँ त्यसको त्यो भुवाहरू नि नउठ्ने एकदमै राम्रो क्वालिटीको लगाउँदा पनि कम्पर्टेबल अनि अलिक तातो खाले के यो पछाडि यो अब यो विन्टरमा चाहिँ लगाउनु मजाले एकदम राम्रो हुने चेल भित्रबाट लेगिङ्सहरू पनि लगाउनु नपर्ने अनि लाउँदाखेरि पनि आफूलाई एकदमै आफूलाई स सजिलो लागेको जस्तो अनि सुहाएको जस्तो पनि लाग्यो हो अनि त्यहाँनेरि चाहिँ रिजनेबल प्राइस पनि मा दिनु हुँदो रहेछ हो त्यो बहिनीले